हजुर को बोल्नु भएको हजुर हजुर हजुर म त दार्जिलिङकै हुँ त भन्नु होस् न हजुर हजुर हजुर हजुर हजुर त्यस्तो ए होइन कि यस्तो हो अब मैले हुनु चाहिँ आर्टिकलहरू चाहिँ बनाएको थिएँ अब यहाँ दार्जिलिङको वर्तमान अब यो सामुदायिक सांस्कृतिक के कस्तो छ अवस्था है त्यो माथि बनाएँ अन्त हुनु चाहिँ तपाईँलाई त्यहीबारे अब तपाईँलाई चाहिँ सूचना मतलब चाहिएको होइन त्यो कामका लागि हजुर अब के छ भन्दा दाजु यता अब दार्जिलिङ अब भनेको अब एउटा नेपालीहरू अब उहिलेदेखि बसोबास गर्दै आएको एउटा क्षेत्र हो र अब दार्जिलिङ भन्नाले अब प्रपर यहाँ हाम्रो पहाडी क्षेत्र मात्र नबुझेर अब तपाईँको यो सिलगढी क्षेत्रहरू पनि पर्छ जिल्ला अन्त अब त्यो सबलाई समग्रमा हेर्नु पर्दा चाहिँ दार्जिलिङमा नेपालीहरू मात्र होइन अन्य जातिहरू बसोबास गर्दै आएका छन् होइन अन्त त्यसो हुँदा अब सामूहिक रूपमा अब नेपालीहरू नै धेरै छन् भन्न सकिन्छ अब अन्त नेपालीहरूको अब सांस्कृतिक विविधताबारे भन्नु पर्दा चाहिँ अब हाम्रो नेपालीको अब महत्त्वपूर्ण चाड भनेकै दशैँ तिहार हो एकदम दशैँ तिहार एकदम धुमधामले मनाउछन् यहाँ यहाँका मानिसहरूले है अन्त त्यसको साथ साथै अब अन्य जातिको प्रभावमा आएर अन्य जातिको कतिपय क्रियाकलापहरूलाई पनि उनीहरूले अनुसरण गरेका छन् क्या अब जस्तै अब कति मान्नेले अब जस्तै बिहारीहरूको छट पूजा पनि मनाइरहेका हुन्छन् अन्त अरू अरू जातिबाट प्रभाव परिरहेको अब कुराहरू त्यस्तै चाडबाडहरू मनाइरहेका हुन्छन् हो अन्त आफ्नो अब त्यो मैले भने त त्यो इच्छा अनुसार त्यसरी मनाउने गर्छन् जस्तै अब छट पूजा भन्ने त अब हाम्रो नेपालीको चाड पर्व होइन छठ पूजा छठ पूजा अब बिहारीहरूले मनाउदै आएको हो उनीहरूले मनाउछन् अन्त त्यो कुरोलाई पनि नेपालीहरूले मनाएको देखिन्छ अन्त अर्को कुरो के हो भयो भन्दा हामी त ने नेपाली त अब एकदम सामूहिक रूपमा एउटा नेपाली एउटा हामी भनेर चिन्छौँ तर त्यो नेपाली भित्रमा पनि विभिन्न जात जातिहरू छन् अब जस्तै राई लिम्बू तामाङ अब यस्तो थुप्रै जात जातिहरू छन् तिनीहरूले पनि आफ्नै किसिमको अब त्यो जुन चाहिँ अब परम्पराबाट चल्दै आएको जुन चाहिँ संस्कार छ संस्कृति छ त्यसलाई पनि पालन गर्दै आएको देखिन्छ यहाँ बुझ्नु भयो अब जस्तै राई राईहरूले त्यो सकेवा कि सकेला पर्व भन्छन् तामाङहरूले आफ्नै त्यो संस्कृति छ अरू लिम्बू सेर्पाहरूको आफ्नै छ त्यसरी अब त्यो मनाउदै आएका छन् क्या अब उनीहरूले आफ्नो पनि मनाउछन् र सामूहिक रूपमा मनाउनु पर्ने त संस्कार संस्कृति पनि मनाइरहेका हुन्छ बुझ्नु भयो अन्त अब भनिहालेँ खास विषय यति नै हो कुरा चाहिँ अब तपाईँलाई अरू केि थप जानकारीका लागि चाहिँ अब तपाईँले अब यहाँ भेट्न सक्नु हुनेछ यहाँ करण दाजु भन्ने हुनु हुन्छ उहाँले अब अलिक विस्तृत रूपमा काम गर्नु भएको छ है मैले त अलिकति मैले वर्तमान त्यो गरेर माथि माथिको क्षेत्रहरू मात्र लेखेको हो अझ भित्री डिप्ली जानु छ भने चाहिँँ यहाँ करण दाजु भन्ने एकजना हुनु हुन्छ उहाँसँग तपाईँले सम्पर्क गर्दा हुन्छ उहाँको नम्बर म तपाईँलाई पठाइदिन्छु नि हुन्छ अब म व्यस्त छैन भने अब मैले भनिहालेँ मुख्य रूपमा चाहिँ करण दाजुसँग तपाईँले सम्पर्क गर्नु भयो भने उहाँले तपाईँलाई राम्रोसँगले यसबारे बताइदिनु सक्नु हुन्छ हुन्छ ल ल हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ ल त